हलो हजुर जय मसिह भन्नुहोस् न ए हजुर भन्नुहोस् न ए हो त्यही त है

पिता परमे त्यो मैले प्रकाशित वाक्यबाट

त्यही त है हजुर हजुर त्यही त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यही त अब परमेश्वरको वचन त मिठो छ नि हजुर हजुर हजुर हजुर त्यही त हजुर

हजुर हजुर हजुर सक्दैन नि त्यही त है परमेश्वरमा प्रार्थना गर्नुपर्छ त्यही त अर्को शनिबार हैन म दिदिनँ त अर्को पास्टर हुनुहुन्छ नि हुन्छ हुन्छ हुन्छ हुन्छ

हजुर हजुर त्यही त है हुन्छ तपाईँ ल आउँदै गर्नु न

हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ जय मसिह